हेलो सुवर्ण दिदी ए मलाई आज मेरो उयो भानिजको बर्थ डे छ कि एक दुइवटा सौदाहरू चाहिएको थियो कि तपाईँकोमा मलाई टमाटर एक केजी चाहिएको थियो कसरी होला है हजुर हजुर चासिल है अलिक घट्दैन अलिक मिलाई दिनु होस् न हौ टमाटरमा पैंतिस हुन्छ हुन्छ त्यो मलाई त ए हुजर पैँतिस हो भने चाहिँ मलाई दुई केजी गरिदिनु हुन्छ मलाई अन्त आलु चाहिएको छ आठ केजी हजुर कति रुप्पे केजी हो बिस रुप्पे केजी आठ केजीमा घट्दैन अलिक हजुर अलिक घटाई दिनु होस् न हौ अरू लान्छु नि म अरू अरू अरू पनि के के लान्छु नि म हजुर अबुई अलि अलि मिलाइदिनु नौ म अरू सामानहरू लान्छु तपाईँकोबाट लान्छु नि अरू बेला पनि म हुन्छ आठ केजी मलाई त्यो गरिदिनु होस् कि यसो गर्नु होस् न राउन्ड अप गरेर त्यो दस केजी नै मलाई पठाइदिनु होस् हो अन्त प्याज चाहिँ कसरी छ पचास भएको छ है त्यसो भए त्यो त्यो मिलाइदिनु न हौ अलि अलि मम बनाऊँ भनेको नि त कि हजुर ए त्यो त्यसो भए मलाई प्याज चाहिँ मलाई होस् एक केजी मात्र गरिदिनु होस् त्यसो भए हजुर अन्त मैदा चाहिएको छ मैदा कसरी छ चालिस हो त्यो चाहिँ अलिक मिलाइदिनु न हौ मैदा पाँच केजी जस्तो लैजाऊँ भनेको हजुर थर्टी एट गरेर अलिक घट्दैन पैँतिसहरू हुँदैन अलिक घटाई दिनु न हजुर अलिक घटाई दिएको भए राम्रो हुन्थो नि हौ थर्टी एट त अलिक महँगो भयो ए हजुर त्यसो भए पाँच केजी त्यो गरिदिनु होस् न हजुर आलु हजुर हजुर अहिले त्यति नै गरिदिइराख्नु होस् कि म भाइलाई पठाउँछु उसलाई पठाइदिनु होस् न ल हजुर हजुर मेरो नाम ऋतु राई लेखिदिनु होस न कार्टुनमा लेखिदिनु न सधैँ लाने बहिनी हौ हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ